हाम्रो घरबाट चाहिँ खोलाहरू पनि धेरै टाढो छ जस्तो रेली खोलाहरू भयो र अब त्यतातिर हामी जानु पनि पाउँदैन हामी सक्दैनौँ पनि त्यहाँतिर जानु र स्विमिङ पनि मैले कहिल्यै गरेको छुइनँ स्विमिङ पुलहरूतिर पनि म कहिल्यै गएको छुइनँ त्यही भएर मलाई स्विमिङमा चाहिँ आउँदैन स्विमिङ गर्नु चाहिँ